हेलो ओए कहाँ छस् ए सुन् न मैले यस्तो दामी क्या स्वेटर मगाएको थिएँ कि मिसोबाट अन्त कस्तो दामी आएछ प्रडक्ट पनि होइन एकदम प्राइज पनि रिजनेबल अन्त के भन्छ एकदम मेटेरियलहरू पनि क्या एकदमै राम्रो लङ लास्ट खालको खालके रहेछ कि त्यो पनि एकखेप ट्राई गर् गरी हेर् न हेर् त एकखेप मिसोबाट त्यो मेटेरियल पनि एकदमै राम्रो छ अन्त हुन्छ नि त्यो लगाउँदाखेरि पनि अब विन्टरहरू अब त आउन आँटेको छ है जाडो महिनामा एकदमै स्विटेबल खालको अन्त एकदमै राम्रो अनि रिजनेबल प्राइजमा एभाइलेबल रहेछ हो अहिले चाहिँ अफर लागिरहेको रहेछ अन्त यसमा तैँले अहिले नै मगाइस् भने चाहिँ तैँले यस्तै थर्टी फाइभ पर्सेन्ट डिस्काउन्ट पनि पाउँछस् अनि चाहिँ तैँले यो डिस्काउन्ट चाहिँ अहिले नै मगाइस् भने अब यही अब आई थिङ्क दुई तिन दिनको लागि छ यो डिस्काउन्ट अन्त यो यत्तिकै फेसमा तैँले मगाइस् भने चाहिँ तैँले पनि थर्टी फाइभ पर्सेन्ट डिस्काउन्ट पाएर यो प्रडक्ट किन् न एकदमै राम्रो मेरो त आयो पनि अस्ति मगाएको थिएँ होइन तर आज मेरो टक्कै आयो मैले खोलेर हेर्दाखेरि अब राम्रो थियो अनि लुगाहरू पनि क्वालिटी पनि एकदमै राम्रो है म त छक्कै परेँ अब रिजनेबल दाममा चाहिँ अब यत्ति साह्रो राम्रो राम्रो क्वालिटी पाएँ अन्त चाहिँ तँलाई पनि एकखेप भनिराखेको तँ हेर्छस् भने मेरो मिसोमा सर्च गरेर म भन्छु नि तँलाई एखेप ट्राई गरिहेर् न मन पऱ्यो भने कलरहरू पनि डिफरेन्ट डिफरेन्टमा छ मैले चाहिँ कालोमा मगाएको छु छु तैँले अब तँलाई कुन चाहिँ मन पर्छ त्यो हेर् मिसोबाट ल म एकखेप भन्छु नि त तँलाई म तँलाई के भन्छ फोटो पनि पठाउँछु हो अनि त्यहाँ हेर् न ल ल एकदमै दामी छ म चाहिँ आई लाइक सजेस्ट गर्छु तँलाई ल बाई ल राखेँ